विद्यालयले विद्यार्थीहरूलाई कला र शिल्प सिकाउनमा धेरै ठुलो योगदान राख्ने गर्दछ विद्यालयबाट हामी जुन पन्ध्र अगस्टहरूतिर ड्रिल डिस्प्लेहरू पनि गर्ने गर्दछौँ जसले गर्दाखेरि विद्यार्थीहरूलाई धेरै लाभहरू हुने गर्दछ र उनले निकै कलाहरू पनि सिक्ने गर्दछ विद्यालयमा विद्यार्थीहरूलाई कला वा शिल्प र जीवनबारे जुन सन्देश दिनका निम्ति धेरै बाहिरबाट कलाकारहरू पनि आउने गर्दछ र उनीहरूले आफ्नो कलाको प्रस्तुति पनि गर्ने गर्दछ जसले गर्दाखेरि विद्यार्थीहरूले आफ्नो कला प्रदर्शित गर्न सक्दछ आफ्नो कलालाई उनीहरूमा कला आफ्नो कलामा निपुण भइकन विद्यालयले त्यस कलालाई दर्साउने एउटा जुन मन्त्र पनि प्रदान गर्दछ विद्यालयबाट धेरै जस्तो यस्तो परा पराक्रम देखाउने कम्पिटिसनहरूमा पनि भाग विद्यार्थीहरूले लिन सक्दछ त्यही कारण विद्यालयबाट विद्यार्थीहरूले धेरै कला वा शिल्पहरू सिक्न सक्दछ